मैले के भन्छ यो हफमेन भन्ने कम्पनीबाट जिन्स ज्याकेट र जिन्स पेन्ट अर्डर गरेको थिएँ अनलाइन यो के भन्छ यो तपाईँको एमाजोन एप छ नि त्यहाँबाट तर अब आयो डेलिभेरी पनि टाइममै पाएँ रिजनेबल रेट विथ डिस्काउन्ट कति कुन्नि कति डिस्काउन्ट थियो ट्वेन्टी पर्सेन्ट कि थर्टी पर्सेन्ट डिस्काउन्टमा मैले किनेँ राम्रो छ जुत यो के भन्छ ज्याकेट र पेन्ट दुइटै ब्लू कलरको किनेको थिएँ एकदम टाइममै पाएँ भनौँ न तर के भन्छ फिटिङ गर्दा जिन्स पेन्ट लाउँदा एकदमै मतलब के भन्छ एकदमै फिटिङ अब के भ जबरजस्ती त्यो मान्छेलाई पेन्ट लाउँछ नि त्यस्तो भएको रहेछ अन्त यस्तो ठुलो कम्पनी हफमेन कम्पनी जिन्स पेन्टको यस्तो डेलिभेरी गराउँदैछ कुन्नि कुन चाहिँ एप कतिवटा एपबाट गराउँदैछ तर म अरूलाई पनि भन्छु लु ठिकै छ अनलाइनमा सस्तो पाउँछ पेन्टहरू पनि पाउँछ कुन्नि के के चिज पाउँछ तर यो लुगाफाटाहरू चाहिँ नकिन्नु है किन्नु छ भने बजारमा गएर किन्नु ताकि भोलिको दिन केही प्रोब्लम छ भने हामी साट्नु सक्छ केही भन्नु पनि पाउँछ यहाँ दस बिस पर्सेन्टको डिस्काउन्टले गर्दा साह्रै छ अब्बुई यिनीहरू कम्पनीहरूले बहुत बोका बनाउँदैछ अन्त पेन्ट मैले लु फिटिङ गरे कुन्नि के साइडबाट वेस्ट मैले थर्टी सिक्सको वेस्ट मगाएको थिएँ यिनीहरूले चाहिँ थर्टी फोरको मग् पठाइदिएको रहेछ अन्त क्वालिटी पनि अलिकिति मलाई क्या त्यस्तो त्यो लेबलमा लागेन कि यो भाइ अँ यो जुन थु जुन हिसाबले कम्पनीले भन्दै छ कि अँ मेरो हफमेन कम्पनी यो हामी यस्तो इन्टरनेसनल कम्पनी हो तर क्वालिटी चाहिँ एकदमै जिरो कि मलाई मात्रै त्यस्तो पाएको हो कि अरूले पनि पाएको हो कि मलाई याद छैन तर मेरो त्यो सबभन्दा पहिलो एक्सपिरियन्स थियो कि हाँ भाइ मैले अनलाइन मगाएँ त्यो पनि ठुल्ठुलो कम्पनीबाट मगाएँ तर मलाई कुनै त्यस्तोमा चाहिँ फाइदा लागेन है अन्त बोरू अर्जेन्ट छ भने या फिर कसैकोमा पैसा बेसी छ भने बजारमा दुई पैसा बेसी दिएरै किन्नु कमसेकम आफूलाई सेटिसफाई त हुन्छ कि हाँ भाइ मैले चाहिँ पैसा तिरेर राम्रो पेन्ट या राम्रो जिन्स ज्याकेट मैले जे पनि अर्डर गरेको थिएँ त्यो चाहिँ वर्थ होस् भनेर म त अब कसैलाई भन्नु छ भने भन्छु भाइ बजारबाटै किन यो अनलाइनबाट किन्ने कामै छैन यो पनि ठुलो ठुलो कम्पनी कुन्नि हफमेन के के कम्पनीहरू रहेछ यसलाई अभोइड गर्नुहोस् साइड गर्नुहोस् यिनीहरूलाई बुझ्नुभयो